हाम्रो गाउँमा चाहिँ बिहा बटुल हुन्छ अनिखेरि बर्थडेहरू हुन्छ अन्त सबैजाना मिलेर मजासितले मिठो मिठो खानेकुरोहरू पकाउँछ त्यसमा चाहिँ मजासितले सबैले मिलेर खान्छ त्यसको बादमा अब जाँड रक्सी खानेहरूले अब मजासितले कतिले खान्छ त्यहाँदेखि राति भएपछि नाचगानाहरू पनि गीत गाउँछ बर्थडेमा नाच्छ थपडीहरू पनि मार्छ मोज मज मजाले मनाउँछ